हेलो गुप्ता ट्राभल्स हो ए सुन्नु होस् मलाई त्यो साइटसिइङ्को चार्जेसहरू सोध्नु थियो कि कति पर्छ के हो भनेर होइन सानो गाडी होइन ठुलै गाडी चाहिएको हामी छजना छौँ कति जस्तो पर्छ होला तिन हजारदेखि स्टार्ट छ पोइन्ट्सको हिसाबले चाहिँ तपाईँँको कति फाइभ पोइन्ट्स र सेभेन पोइन्ट भन्नु भयो है हुन्छ म्याक्सिमम् कभर गर्नु चाहेको ए सेभेन पोइन्टमा हुन्छ हुन्छ भोलिको लागि चाहिँ मलाई साइटसिइङ्गको लागि ठुलै गाडी चाहिएको अन्त सुन्नु न यो सन्दकपुरको चाहिँ कति छ प्याकेजेजहरू त्यसमा ठुलै गाडी कतिवटा दुइवटा चाहिन्छ एकजनामा कतिजना अट्ँछ चारजना म्याक्सिमम् पाँचजना हुन्छ सन्दकपुरको लागि हामीलाई भनिदिनु होस् न छजना त एडजस्ट हुन्छ होला त्यो कति भन्नु भयो त्यसको अच्छा पाँच हजार हुन्छ भोलि चाहिँ साइट सिइङ्ग ठुलै गाडी चाहिएको अन्त पर्सि चाहिँ हामीलाई सन्दकपुरको लागि गरिदिनु होस् न हजुर हामी छजना छौँ पिक अप चैँ घरबाटै हुन्छ है यहाँ जो लोकेसनबाटै ए हुन्छ हुन्छ नो लोकेसन म पठाइदिन्छु नि तपाईँलाई हुन्छ हुन्छ हुन्छ पेमेन्ट के बुकिङ अमाउन्ट दिनु पर्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ म पठाइदिन्छु नि हुन्छ मलाई युपिआई आईडी पठाइदिनु होस् म गरिदिन्छु नि अब जी पे भए नि गरिदिन्छु हुन्छ